मैले ध्यान र प्राणाायम पनि कै कहिले काहीँ गरेको छु र ध्यानले र यो प्राणायम प्राणायमहरूले जीवनमा धेरै राम्रो राम्रो गरेको हुन्छ मानिसलाई र यसले ध्यानले ध्यान ध्यानमा चाहिँ जस्तै ज्योतिर ध्यानहरू गर्दा एकचित्त भएर गर्नाले आफ्नो दिमागमा वृद्धि हुन्छ सम्झने क्षमताहरू एकदम राम्रो राम्रो हुँदछ र प्रणायमहरू गर्दाखेरि अभियसली शरीर नै राम्रो हुने जवान हुने यस्ता कुराहरू हुने गर्दछ